स्कुलमा डान्स गर्नुको लागि चाहिँ त्यो त बहुतै ग्याप ग्याप भएको छ अहिले सानोमा त गरेको थियौँ एउटा दुईटा प्रोग्राम गरेको थियौँ तर त्यसमा त्यो बचपनमा त त्यस्तो केही साधनहरू थिएन त्यही चाहिँ एउटा खुसी थियो डान्स प्रोग्रामहरू त्यस्तो अहिले पो तरह तरहको निक्लिएको छ त्यतिखेर त त्यही त हो बच्चाहरूको सब खुसी कहिले आउँछ कहिले उ त्यो रिहर्सल गर्ने ऊ त्यो गर्ने एउटा अलग्गै आनन्द हुन्थ्यो ग्रुप ऊ त्यो अन्त त्यसमा अन्त स्टेजमा परफर्मेन्स गर्नु पनि यो के अरे आजकल त कमन भयो यसमा त केही ऊ त्यो छैन त्यतिखेर त धेरै यही नै थियो त्यो त्यो जमाना चाहिँ त्यति गर्न सक्ने यो पनि बहुतै हो त्यो अन्त हामीहरू बहुतै ग्रुप डान्सहरू गर्थ्यौँ ग्रुप मतलब सिङ ग्रुपमा प्लस सिङ्गलमा चाहिँ मतलब त्यस्तै त्यस एउटा सानोमा हामीहरू बिहे भयो त्यति उत्यो गर्नु सकेन ग्रुपमा चाहिँ धेरै प्रोग्राम गऱ्यो हामीहरू ग्रुप डान्स ग्रुप ऊ त्यो त्यति नै हो